हाम्रा गाउँका अथवा हाम्रा क्षेत्रका युवाहरूका लागि सबैभन्दा लोकप्रिय कार्य गन्तव्य भनेको नै गाउँदेखि टाढा गएर काम गर्नु हो जस्तै तिनीहरू गाउँदेखि टाढा गएर काम गर्ने स्थानहरूमध्ये सिलिगुडी प्रमुख सहरको रूपमा ठहर्दछ हाम्रा गाउँका युवाहरू ज्यादा जस्तो युवाहरू सिलिगुडी आएर नै आफ्नो कार्य गर्ने गर्दछ तिनीहरूले गर्ने कार्यहरू भनेको विभिन्न दोकानहरूमा सानातिना कामहरू गर्नु लुगा दोकानतिर दबाई दोकानतिर ती ती बाहेक ठुलो ठुलो मलहरू भयो ती ती स्थानहरूतिर पनि तिनीहरू काम गर्ने गर्छन्